ए तपाईँ को बोल्नु भएको ए नमस्ते गुरुआमा ए हजुर होइन मैले त मेरो नानीलाई त म पठाई नै रहन्छु त सधैँ पठाइरहन्छु ए हो र के भएछ अन्त आज आएन ए म याद गर्छु नि ल गुरुआमा अन्त मैले अस्ति पनि तपाईँलाई उयो फिसहरू पठाइदिएको थिएँ नि पाउनुभयो ओ मैले त अन्त सधैँ नै पनि महिना महिनामा पठाइदिई रहेको थिएँ त्यसलाई ए हजुर हजुर मैले पनि उसलाई घरमा मैले सोद्धाखेरि पनि त्यस्तो केही पनि जवाबहरू दिँदैन म त डान्स क्लासै आउनु आँटेको थिएँ केही समय नमिलेर यता कामहरूले व्यस्त भएर चाहिँ म आउनै पाएको थिइन हो अन्त त्यही त मैले त्यसलाई मैले फिस चाहिँ पठाइदिएको हो अब के गर्नु त गुरुआमा ए अ होइन मलाई त्यस्तै कुराहरू स्कुलबाट पनि आइरहेको थियो स्कुलमा ए हजुर म हुन्छ के भन्छ म भोलि तपाईँको अस्तिको दुई महिनाको फिस पनि दिन्छु एकदम ए हुन्छ हुन्छ अन्त के भन्छ तपाईँहरूको यो अर्को शनिबार चाहिँ सन्डे पनि लाग्छ मलाई सन्डे लाग्छ भनेर त त्यसले भनेको थिएन सन्डे छुट्टी भन्थ्यो ए हुन्छ हुन्छ म त्यसलाई सम्झाउँछु नि म त्यसलाई बुझाउँछु नि ल हुन्छ गुरुआमा राखेँ गुरुआमा